जुन बिरुवालाई हामीले रामरी पानी दिदैनौँ राम्ररी मलहरू हाल्दैनौँ त्यो बिरुवा चाहिँ बाँच्न गाह्रो हुन्छ र हामीलाई त्यसको अलिक मज्जाले ध्यान राख्नुपर्छ र गर्मीमा गर्मीमा कसरी बिरुवाहरू राख्नुपर्छ भने हामीले गर्मीमा त्यो प्लास्टिकको गमलाहरू चलाउनु भएन त्यसले साह्रै तातिन्छ साह्रै छिटो तातिन्छ र त्यो पौधा मर्न सक्छ हो र जाडोमा चाहिँ जाडोमा अलिक बेसी मल हालेर हो सबै जाडो महिनामा के हुन्छ कि बेसी घाम आउँदैन जब घाम आउँछ जाडो महिनामा तब चाहिँ तेल्लाई मज्जाले घाम दिनुपर्छ के भित्र राख्नु हुँदैन हो र दुइटै जाडो र गर्मीमा चाहिँ हामीले मज्जाले त्यो पौधालाई पानीहरू दिनुपर्छ हो त्यो बिरुवालाई पानीहरू दिनुपर्छ त्यसको खाद हाल्नुपर्छ टाइम टाइममा